म दार्जिलिङ भेकको एउटा केटा भएको हुनाले र म आफै पनि सङ्गीतमा धेरै संलग्नता भएको हुनाले म धेरैजना यस्तो साथीहरूको सङ्गतमा छु र ठुला साना मान्छेहरूको मभन्दा ठुला ठाला मान्छेहरूको सङ्गतमा छु र मभन्दा धेरै साना साना कलाकारहरू पनि छन् जसले हाम्रो आफ्नो जाति र हाम्रो यो स्थान र राज्यको तपाईँको संस्कृति र स संस्कृतिलाई धेरै संरक्षण गरेर राख्ने गरेको छ र कसरी गर्ने यो चिज गर्नु गरेको छ भने उनीहरू जब आफ्नो भाषाशैलीलाई लिएर कुनै गीतहरू लेख्छन् त्यो गीतहरूलाई लिएर उनीहरू धेरै उत् उत्साहसँग भरेर गाउने गर्छ र धेरै कविहरू छन् जसले धेरै सुन्दर सुन्दर तपाईँको कविता र कथाहरू लेखेको छ जसमा लेखेका छन् जसमा तपाईँको धेरै आफ्नो हाम्रो त्यहाँनिर तपाईँको हाम्रो जग्गा आफ्नो आफ्नो भूमिको तपाईँको चित्रण गर्छन् उनीहरूले गरिएका छन् र तपाईँको आफ्नो हाम्रो पाहाड पर्वत खोलानाला पाहाड कन्दरा सबैलाई लिएर उनीहरूले आफ्नो गीत लेख्छन् कविता लेख्छन् कथा लेख्छन् र त्यही नै गीत उनीहरूले गाएर सुनाउँछन् धेरैवटा जग्गा हाम्रो आफ्नो राज्यदेखिको बाहिर गइ तपाईँको आफ्नो घरदेखिको बाहिर गइ उनीहरूले धेरै मजाले त्यसलाई फैलाएर लगेका छन् र उनीहरूले आफ्नो यो हृदयबाट गरेका छन् मलाई खै मलाई म आफैलाई पनि कहिले लाग्दैन कि उनीहरूले यो चाहिँ केवल पैसा कमाउन धन कमाउनका निम्ति गरेका हुन्छन् उनीहरूले यो आफ्नो मनको खुसी र आफ्नो जाति र संस्कृतिलाई धेरै नै शिर उपर राखेर आफ्नो लुगा भेषभूषा आफ्नो जातीय भेषभूषा आफ्नो स्थानको नाम लिइ अघि बढेर गएका हुन्छन् यी सबै गरेर नै उनीहरूले आफ्नो संस्कृति लाई संरक्षण गरेर अहिलेसम्म लगिरहेका छन् र भोलिको दिनमा पनि म धेरै नै निश्चिन्त छु उनीहरूले लगेर नै जानेछन्